दाजु मैले तप मलाई चिन्नु भयो म प्रेनुका अस्ति भर्खर मैले तपाईँको दोकानबाट पेन्सिल कलर पेन्सिल लगेको थिएँ कि अन्त नि तपाईँलाई धन्यवाद दिनको लागि फोन गरेको थिएँ नि किनभने त्यो पेन्सिल कलर त कस्तो दामी रहेछ कि अन्त के भन्छ मजाले लेखिँदो पनि रहेछ अरूभन्दा त राम्रो लाग्यो अनि दाम पनि एकदमै कम्ती रहेछ हो अकर्डिङ टु दाम त अब के भन्छ पेन्सिल पनि मजाको लाग्यो राम्रो लाग्यो हो त्यो फिडब्याक दिनु लागि भनेको नि